मेरो विचारमा ग्रामीण समुदायमा कृषि उद्योग सुधार गर्न फसलहरूका बीजहरू राम्रो राम्रो बीजहरू पहिले उपलब्ध गराउने अनि खेती खेत बनाउनका निम्ति चाहिने यन्त्रहरू सरसामानहरू उपलब्ध गराइदिने त्यसपछि पानीको व्यवस्था गरिदिने अनि त्यसपछि किटनाशक आदिको व्यवस्था अनि अनि बजार व्यवस्था र कृषि उत्पादन उत्पादनको फसलको सठिक मूल्य दिन सके ग्रामीण समुदायमा पनि उद्योग सुधार हुन्छ